अब हाम्रो चाहिँ अब यता चाहिँ के छ भने पढ्नेहरू चाहिँ धेरै नै छ है तर अब काम कुरो गर्ने चाहिँ त्यस्तो अब छैन सबैजना पढेर बेकारी भएर है बसेको छ अब अहिलेको भाइबहिनीहरू पढेर अब जस्तै अब कतिजना कुल्ली कामहरूतिर जान्छ कतिजना अब दोकानहरूतिर गर्छ कति अब प्राइभेट स्कुलहरूतिर कामहरू गरिरहेको छ उनीहरूले चाहिँ जति पढेको अब त्यो अनुसारको कामहरू चाहिँ उनीहरूले पाएको छैन अब धेरै नै दु ख लाग्छ है त्यस्तो कुराहरू देख्दाखेरि अब त्यत्रो त्यत्रो बाउआमाले दु ख गरेर पढाइ राखेको छ पढाएर पनि अब कामहरू नपाउदाखेरि त्यो आमा बाबालाई पनि कति मन दुख्छ होला